फोन दोकान हो ए के भन्छ मलाई फोन इन्सटलमेन्टमा चाहिएको थियो कि अँ भिभो छ छः हजार जस्तो को हजुर भिभो

मलाई छः हजार जतिको चाहिएको हो ए सोह्र हजार जतिको चाहिएको हो

भरे आउँछु ल त्यसो भए